विशेष म चाहिँ बुध्दिज्म भएको हुनाले गर्दा हाम्रो धर्ममा चाहिँ विशेष लामा गुरुहरूको धेरै योगदान हुन्छ र उहाँहरूको हामीलाई जन्मदेखि मृत्युसम्म नै उहाँहरूको योगदान हुन्छ र विशेष गरी हामीलाई जन्मँदा पनि लामाको आवश्यक पर्छ जन्मेर नौरान गर्दा पनि हामीलाई लामाको आवश्यक पर्छ त्यसरी नै मृत्युमा पनि हामीलाई लामाकै आवश्यक पर्छ त्यसरी नै उहाँहरूको हाम्रो जीवनमा योगदान साथै धर्म गुरु भएको हुनाले गर्दाखेरि धेरै अब प्रभाव पनि परेको हुन्छ हामीलाई र विशेष हामीलाई लामाहरूबाट नै प्रत्येक पाठ पूजा गर्ने हाम्रोमा यो चलन छ